मलाई मन परेको अब किताब भनु पुस्तक भनु है एउटा हामीले क्लासमा पढे्को चाहिँ एउटा मुनामदन हो र मलाई त्यो मुनामदनको चाहिँ एउटा विदेशमा गरीब अवस्था विदेशमा पैसा कमाउनु जाँदाखेरिको दुःख र बुढीलाई छोडे्र गएको त्यो एउटा दुःख र बुढा परदेश पुगीसकेपछि यता आमाको पनि मृत्यु भएको पछि फर्केर पैसा कमाएर आउँदा बुढी पनि नभएको त्यो कथाहरू सुन्नु पढ्नु पाउँदा चाहिँ म त्यो किताब मलाई एकदमै मन पर्छ र अझै पनि म त्यो किताबहरू पढ्ने गर्छु